कालान्तरमा भारतीय मनोरञ्जन उद्योगहरू चाहिँ धेरै राम्रो सँगले विकसित भएको छ देशको सबैभन्दा लोकप्रिय मनोरञ्जन रूपहरू चाहिँ सिनेमा क्रिकेट फुटबल हकीहरू हुन् र भारतको मान्छेले सबैभन्दा हेर्नु रुचाउने चिजहरू चाहिँ त्यही सिनेमा खेलकुदमा क्रिकेट फुटबल हकीहरू हुन्